मेरो गाउँमा चाहिँ एउटा पुस्तकालय छ तर त्यो त्यो जगामा त्यो पुस्तकालय पनि एकदम खोँच जगामा परेको कारणले गर्दा चाहिँ त्यहाँका व्यक्तिहरूलाई ज्ञात पनि छैन कि पुस्तकालय छ भन्ने कुरा अनि त्यस पुस्तकालयमा त्यति धेरै पढ्न चाहेका कुराहरू पाइँदैनन् त्यसै भएर त्यो पुस्तकालयमा म जाने गर्दिनँ तर विशेष यहाँ हाम्रो दार्जिलिङमा एउटा डा डिस्ट्रिक्ट लाइब्रेरी छ त्यहाँ गएर म पढ्ने गर्छु अनि यहाँ एनबियुमा एउटा लाइब्रेरी छ युनिभर्सिटीको त्यहाँ गएर म पढ्ने गर्छु र मेरो विशेष रुचि भनेको चाहिँ कथामा छ अनि त्यस बाहेक कविता उपन्यास इत्यादि कुराहरू पनि म पढ्ने गर्छु